हेलो नमस्कार हजुरलाई मो सिमरन बोलेको र मैले तपाईँको पसलबाट अस्तिको हप्ता चाहिँ एउटा जुत्ता ल्याएको थिएँ त्यो जुत्ता चाहिँ मलाई धेरै मन पऱ्यो र लाउँदा पनि कमफर्टेबल थियो र मैले त्यहीँ त्यहीँ पसलबड अनि अझै जुत्ताहरू लिएको थिएँ तर मेरो साथीहरलाई पनि मैले सजेस्ट गरेर चाहिँ त्यहाँ दोकानमा पठाएको थिएँ तर यो सेकेन्ड पालीमा चाहिँ तपाईँहरूको जुत्ता चाहिँ अलिकिति ब्याड क्वालिटिमा आएछ र लाउँदा पनि नमिल्ने खालके होइन घोँच्ने हो त्यस्तो वाला आएछ प्रडक्ट र मैले अब मेरो साथीहरूलाई पहिला राम्रो भनेर पठाएको थिएँ तर यो पाली चाहिँ अब नराम्रो आएछ र मलाई पनि अब नराम्रो लाग्यो र त्यही भएर तपाईँहरूलाई चाहिँ अब मैले यो भन्नुलाई चाहिँ फोन गरेको थिएँ धन्यवाद